हेल्लो भाइ अँ त्यो के पठाएको मलाई म्युजिकको त्यो उस जस्तो पठाएको छ त अँ

ए अँ मैले पाएँ त्यो त मैले हेरेँ राम्रो छ भाइको गीतहरू कि अनि त ठिकै छ निकाल्नु सकिन्छ म निकालिदिन्छु यो चल्छ पनि जस्तो लाग्यो अँ अँ

ए अँ राम्रो छ त हौ भाइको त्यो गीतहरू पनि एकदम राम्रो छ म्युजिक पनि मजाको लाग्यो क्या म्युजिकहरू पनि ठिक ठिक हालेको छ त्यो गिटारको साउन्डहरू एकदम दामी छ नि हौ बेस गिटारहरू कसले त्यसरी बजायो त्यो बेस गिटार चाहिँ बेस गिटार चाहिँ कसले बजाएको दामी हालेको छ नि आम्मो ए अँ राम्रो गरेको छ है तर कम्ती दामी छ आम्मामामा चल्छ चल्छ यो के म पब्लिस गरिदिन्छु नि भाइको ल अन्त अब भाइले केही उस गर्नु परेन पछि राम्रो चलेछ भने भाइलाई अब पैसा पनि भइहाल्छ हो राम्रो कमाइ छ नि हो अहिले त त्यसकोपछि मि भिजुएलाइज पनि गर्न सकिन्छ त्यसको क्या म्युजिक भिडियो बनाउन सकिन्छ नि हैन यो त अब म निकालिदिन्छु भाइले पैसै दिनुपरेन उसको कि निकालेर यसको पहिला क्यासेट निकालौँ अनि क्यासेट निकालेर चाहिँ पछि यसलाई यदि म्युजिक भिडियो बनाउनु परेछ भने चाहिँ नि त्यहाँबाट हेरौँ न कति खर्च लाग्दो रहेछ क्यासेट निस्केपछि कति राम्रो चल्ने नचल्ने थाह भइहाल्छ नि ल भाइ अनि त गीतहरू चाहिँ गाउँदै गर्नु है एकदम राम्रो छ स्वर पनि एकदमै राम्रो मन पर्ने आम्मामा त्यही त इङ्लिस यो उसहरूको जस्तै छ त हौ गीतकारहरूको जस्तै दामी छ नि हो स्वर पनि अँ ए ल ल भाइ ल राम्रो छ म फोन गर्दै गर्छु नि ल